तपाईँले आफ्नो विद्यार्थी जिवन कसरी बिताउनु भयो कुन कुन स्कुलतिर पढ्नु भयो अनि पढ्दाखेरि तपाईँले कस्तो दु ख सुखहरू झेल्नु भयो तपाईँको साथीहरूसँग के कस्तो राम्रो मिठो नमिठो घटनाहरू तपाईँले अनु सम्झना गर्नुभएको छ तपाईँले कुन सरहरू सर गुरूआमाहरूसँग कसले कस्ता कसरी पढाउँथे अनि ती सर गुरूआमाहरूसँग तपाईँको सम्झनापुर्ण क्षणहरू के कस्तो छ त्यो बताइदिनुहोस् न

जब तिन थ्रि अनि फोर का क्लासमा आइपुगेँ मैले थ्रिमा मैले भाइलन लिएँ एज अ एक्सट्रा क्लासेसमा र त्यही गरेर स्विमिङ पनि सिकेँ मैले त्यहाँनिर र त्यहाँनिर मैले अर्को साथी पनि बनाएँ जसको नाम डिम्पल थियो र र यस्तो गर्दै गर्दै मैले इङ्लिस कम्युनिकेसन पनि एकदमै राम्रो भयो र जब म क्लास फोरमा पुगेँ त्यहाँदेखिन् चाहिँ

सक्ने बित्तिकै मैले बिएड गरेँ र बिएड गर्दा गर्दा मैले यहाँनिर पाल गुम्बा